बिहेमा मानिसहरूले उपहारहरू हाम्रो पालीमा त फुट्ने भाँडा हटकेस काँसको भाँडाहरू दिन् दिन्थ्यो अहिले त बिहेमा बेहुलीलाई दाइजो होइन उपाहरको रुपमा सुन गोद्रेज बेड फ्रिज ठुला ठुला समनहरू दिन्छन् सबैजाना छिमेकीहरू आएर पनि बेउलीलाई सबैले उपहार लिएर आएको हुन्छ उस उसलाई पनि त्यसरी नै बेहुलीलाई दिने गर्छ अहिले त बेहुलीलाई ठुलो ठुलो उपहारहरू दिने गर्छन् फ्रिज बेड सोकेस गोद्रेज मिक्सी राइस कुकर यस्ता थुप्रै थुप्रै सामानहरू दिने गर्छन् बेहुलीलाई उपहारको रूपमा दिने गर्छन्